जीवनमा चहिँ है अब तपाईँको अब यो स्पोर्टहरू चाहिँ किन चाहिँ म उयो छ इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ अब यो तपाईँको आफू उयो हुन्छ हेल्दी हुन्छ फिटनेस है राम्रो हुन्छ अब आफै बिमारहरू हुँदैन है यो चाहिँ अब है तपाईँको खेलकुदहरू चाहिँ थुप्रो अब इम्पोर्टेन्टहरू हुन्छ नि त तपाईँको बिमारीहरू हुँदैन र अब कतिजना रनिङहरू गर्ने हुन्छ है रनिङहरू गर्नेहरूलाई चाहिँ अलिकति गभर्मेन्टहरूले पनि अलिकति सपोर्टहरू पनि गर्नुपऱ्यो है र सपोर्टहरू पनि गर्नुपऱ्यो र अब यो कुद्नेहरूले पनि अलिकति उनीहरूले पनि अलिकति मिहिनेत गर्नुपऱ्यो है म चाहिँ अब यतिको हुन्छ यतिसम्म पुग्छु भन्ने खालको उनीहरूले पनि मिहिनेत गर्नुपऱ्यो र यता अब गभर्मेन्टहरूले पनि सपोर्ट गर्नुपऱ्यो है र अब यस्तो तपाईँको फुटबल भन्दाखेरि चाहिँ अब फुटबलहरू पनि सानो सानो भाइ बहिनीहरूले उनीहरूले खेल्छ है अब कतिजना कति जग्गा भन्छ कि हैट यिनीहरूले सक्दैन यस्तोहरू भनेर भन्छ हौ तर उनीहरूलाई कहिले पनि सक्दैन भन्नुहुँदैन है उनीहरूले सक्छ भन्नुपर्छ है उनीहरूलाई अलिकति हिम्मत क्या हिम्मत दिनुपर्छ र उनीहरूलाई पनि अलिकति चान्सहरू दिनुपर्छ खेल्नुओर्नु पनि चान्स दिनुपर्छ फुटबलहरूमा स्पोर्टसहरूमा अलिकति चान्सहरू दिनुपर्छ अन्त गभर्मेन्टले पनि अलिकति सपोर्टहरू गर्नुपऱ्यो है यो रनिङहरू गर्ने भयो यस्तो फुटबलहरूको जति पनि तपाईँको स्पोर्टसहरू छ जति पनि छ है यसमा चाहिँ तपाईँहरूले अब गभर्मेन्टहरूले अलिकति उयो गर्नुपऱ्यो सपोर्टहरू गर्नुपऱ्यो अलिकति फ्यालिटीहरू हुनुपऱ्यो